म मनी प्लान्ट राम्रो हुर्काउँछु खुसाला भयो स्नेक प्लान्ट जवाकुसुम तपाईँको बगानबेली अर्को तपाईँको यो बाँसको प्लान्टहरू घरमा सो प्लान्टहरू भयो अनि अर्को मोन्स्ट्रा अरू यो प्लान्टहरूमा करिपत्ता घरमा उपयोग हुने त्यहाँदेखि पुदिना धनियाँ घरमा जे जे उपयोगी छ थुप्रै थुप्रै प्लान्टहरू म हुर्काउँछु